हाम्रो गाउँको स्थानीय धर्म म चाहिँ इसाई धर्मको हो तर यहाँ धेरै धेरै धर्महरू छन् विशेष म चाहिँ इसाई धर्मको मान्ने हो र हाम्रो चाडहरू जस्तै इस्टर सन्डे गुड फ्राइडेहरू हुन्छ अनि हामी सधैँ नै चर्च जाने गर्छौँ अनि हामी उहाँको उपासना गर्छौँ अनि हामी रात्री बेलामा पनि हामी उहाँको प्रार्थनाहरू गर्छौँ अनि बिहानै पनि हामी उहाँको प्रार्थना गर्छौँ अनि हामी खानु बस्दा पनि हामी उहाँलाई सम्झेर हामी प्रार्थना गरिकन हामी खाना खान्छौँ अनि काहीँ पनि होस् हामी बाहिर काहीँ पनि जाँदाखेरि हामी उहाँलाई सम्झेर प्रार्थना गर्छौँ प्रार्थनाबिना हामी काहीँ पनि जाँदैनौँ हामी उहाँलाई नै सम्झेर हामी हाम्रो हरेक कामहरू पनि सबै कुरोहरू उहाँको हातमा सुम्पिकन हामी उहाँलाई प्रार्थना गरेर हामी हिँड्छौँ अनि उहाँले हामीलाई सफलता दिनुहुन्छ र मेरो जीवनमा मैले प्रभुलाई पाएको दिन आजको दिनसम्म मैले एकदमै खुसी महसुस गरिरहेको छु एकदमै मलाई प्रभुले आशीष दिनुभएको छ र प्रभुको बाटोमा हिँड्दाखेरि मलाई धेरै नै शान्ति मलाई प्रभुले दिनुहुन्छ र मेरो घरपरिवारमा पनि धेरै नै सुख शान्ति छ र गाउँघरलाई पनि हामी प्रार्थना गर्ने गर्छौँ एक एकजना व्यक्तिको निम्ति हामी प्रार्थना गर्ने हामी काम गर्छौँ